भाइ मेरो सामान ल्याउँदैछौ तिमी बाग्धाराबाट ओरालो ओरालै आऊ तल आएर कुमुदिनी स्कुल भेट्छौ कुमुदिनी स्कुलबाट पनि उँधो उँधो आउँदाखेरि फतफते गोलाइ भेट्छौ त्यहाँबाट पनि अझै उँधो आउनु है अलिक तल आएपछि बरबोट भेट्छ त्यहाँ बरबोटमा आइपुगेर मलाई कल गर्नु म त्यहीँ आउँछु नि ल भाइ